बाहिर होटलमा चाहिँ मलाई एकदमै खाना नै भात दाल सब्जी मासुहरू नै खानु रुचाउँछु किनभने अब बाहिर खानुको मेन रिजन त कि त अब फ्यामिलीहरूसँग बाहिर गएको हुन्छौँ है अब घरको भन्दा अधिक राम्रो र फाल्टै प्रकारले बनाएको खानाहरू त खान जान्छौँ होइन अन्त त्यही भएर बाहिर अब डिनरहरूको लागि जाँदाखेरि अब बाहिर गएर खाना नै खान्छौँ अब अभियसली डिनरमा त हामीहरू त अब अलिक हेभी नै खान्छौँ त्यही भएर हेभी डाइट भएकोले गर्दा चाहिँ हामी भातै खान्छौँ है अन्त अर्को कुरा चाहिँ अब हामीलाई बाहिर खानु होटलहरूमा खानुपर्दा चाहिँ हामी चाहिँ अब ट्रेभलिङहरू गर्दाखेरि खान्छ है त्यहाँनेर चाहिँ ट्राभलिङहरू गर्दाखेरि खाँदाखेरि पनि हाम्रो अब भातै खान्छौँ किनभने अब ट्रेभलहरू गर्दा कत्ति थाकेको हुन्छ त्यही भएर चाहिँ भातहरू खानु खान रुचाउने गर्छौँ